हेलो ओलामा लाग्यो दाजु मैले अघि भर्खर क्याब लिएको थिएँ यो यहाँ चम्पासरीदेखि जलपाइगुडीसम्म तपाईँसँग त छ सौमा डिल भएको थियो गाडी भाडा अहिले त यहाँ त ड्राइभरले त आधी बाटो पुगेर त नौ सौ रुपेविना हुँदैन भन्दैछ त अब के गर्नु म यहाँ बिच बाटोमा तपाईँको सर्भिस यस्तो छ भने थियो भने त पहिल्यै भन्नु पर्छ तपाईँको ड्राइभर यस्तो तपाईँले अर्कै भाडा अन्त या ड्राइभरले अर्कै भाडा भन्दैछ त्यसरी त तपाईँको कस्टमरहरू त बिग्रन्छ त तपाईँ आफ्नो ड्राइभरसँग फोन गरेर कुरा गरिहाल्नुहोस् नत्र भने चाहिँ राम्रो हुँदैन ठिक हुँदैन यो